समाजमा नर्तकीहरूले सामना गर्नुपरेको चुनौतीहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ पहिला त त्यही हो इज्जतको कुरा आउँछ होइन रेस्पेक्ट जुन चा चाहिँ बिगिनर्सहरूले जो भर्खरै त्यो प्रोफेसनमा लागेको हुन्छ होइन उनीहरूले धेरै कम्ती इज्जत पाउँछ समाजबाट एउटा

डान्सर र एउटा के भनौँ रिसर्चर भनौँ न दुईजनालाई कम्पेयर गर्दाखेरि चाहिँ त्यो रिसर्चरले चाहिँ ज्यादा रेस्पेक्ट पाउँछ त्यो डान्सरभन्दा चाहिँ चाहे त्यो डान्सर जति नै राम्रो किन नहोस् होइन तर पनि उसले समाजमा चाहिँ ऊ तल नै बस्छ समाजले उसलाई तल नै राख्छ त्यति इज्जत दिँदैन जति एउटा रिसर्चरलाई दिन्छ है अनि यदि उसको के भन्नु अब घर चलाउन अब सबैले घर त चलाउनै पर्छ है आफ्नो घर चलाउनुको लागि पनि अब त्यति सोर्स अफ् इन्कम उसको ज्यादा हुँदैन जबसम्म उसले आफूले आफूलाई इस्टाब्लिस गर्दैन नि रिनाउन्ड हुँदैन फेमस हुँदैन तबसम्म अब उसले स्ट्रगल त गरिरहनु पर्छ त्यही हो समाजमा पनि उसले इज्जतको लागि चाहिँ उसले धेरै स्ट्रगल नै गर्नुपर्छ अनि कुनै नृत नर्तकीको सङ्घर्षको कथाको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ मैले पहिला टिभीमा चाहिँ एउटा डान्स देखेको थिएँ एउटा डान्सरको डान्स त्यो डान्सरको नाम चाहिँ सुनैना गुप्ता थियो र ऊ चाहिँ बाइस वर्षको मात्रै थियो र उसलाई चाहिँ एउटा बिमारी लागेको थिएछ एलोपेसिया भन्ने बिमारी यो बिमारीमा चाहिँ तिम्रो सानै उमेरमा चाहिँ केश झर्ने बिमारी हो यो केश झरेर डल्लै केश झर्नुसक्छ यो बिमारीमा चाहिँ र त्यसको कुनै कुनै निचोडै छैन क्या त्यो आफै जाती भयो भने भयो नभए चाहिँ अब त्यसको दबाई चाहिँ निचोड दबाई चाहिँ अब पाउन एकदम गाह्रो छ यसलाई अटो इम्युन डिजिज भन्छ हौ अनि उसले चाहिँ त्यो पर्फर्मेन्स चाहिँ धेरै लामो पर्फर्मेन्स थियो त्यो पर्फर्मेन्समा चाहिँ उसले स्टार्टिङदेखिको उसको उसको चाइल्डहुडदेखिको अहिलेसम्मको लाइफलाई चाहिँ दर्साएको थियो क्या अनि कसरी ऊ उसको चाइल्डहुड बित्यो प्लस उसको बिमारी कसरी स्टार्ट भयो उसको बिमारी स्टार्ट अब ऊ त डान्सर थियो बिमारी स्टार्ट भइसकेर चाहिँ उसले कसरी डिल गऱ्यो होइन अन्त उसको मेन्टल हेल्थको बारेमा पनि उसले एकदम त्यहाँनिर त्यो कथक उसले उसले चाहिँ कथक स्टाइलमा डान्स गरेको थियो र त्यो कथक डान्सले चाहिँ उसले एकदम उसको इमोसन्सहरू एकदम झल्किरहेको थियो त्यो डान्समा चाहिँ अनि त्यो डान्सले चाहिँ अब उसको इमोसन्सहरू के भन्ने अब मेन्टल हेल्थलाई चाहिँ यस्तो पाराले डिपिक्ट गरेको थियो कि मलाई एकदम टच गऱ्यो त्यो कुराले चाहिँ होइन अनि अब उसलाई त्यो बिमारी हुँदा किनभने मेन्टल हेल्थ भन्ने चाहिँ मानसिक बिमार जुन चाहिँ हुन्छ होइन त्यो चाहिँ हाम्रो समाजमा चाहिँ धेरै कम्ती त्यसको चर्चा चाहिँ धेरै कम्ती हुन्छ सबै सबै अहिले त प्रायःजसो मान्छे मानसिक बिमारहरूको चपेटमा परेको हुन्छ तर पनि खुलेर कोही पनि बात मार्दैन है त्यही भएर चाहिँ उसले जुन पाराले त्यो डिपिक्ट गऱ्यो नि त्यो चाहिँ मलाई एकदमै मनपऱ्यो होइन र यसले नै मलाई प्रेरणा दियो खुलेर बात गर्ने यो विषयमा चाहिँ र जति पनि अब मेन्टल हेल्थ अब मेन्टल हेल्थ अब रिलेटेट अब मान्छेहरू छ होइन अब उनीहरूले चाहिँ अब एकदम स्ट्रेङ्थ दिन्छ क्या त्यो डान्सले चाहिँ अब स्पिकआउट गर्ने खुलेर बोल्ने है आफ्नो मनको कुरा दर्साउने एकदम हिम्मत दिन्छ त्यो डान्सले चाहिँ र त्यो डान्सरले चाहिँ मलाई एकदम ऊ उसको हुन्छ नि उसले चाहिँ मलाई एकदम प्रेनित प्रेरित के भन्छ त्यस्तै गरेको छ